ओ ड्राइभर ज्यू तपाईँको गाडी त खटेरा रहेछ नि हौ बित्थामा चढेछु यस्तो गाडीमा त अबदेखि कहिले चढ्दिनँ है सिट पनि बाङबुङ भएको छ हल्ला भएको भएकै छ धुलै धुलो अबदेखि चढ्दिन है तपाईँको खटेरा गाडीमा